हेलो ए ए अस्ति जुत्ता दोकानको भाइ हो ए हजुर भाइ मैले अस्ति तपाईँकोबाट पनि एउटा उ जुत्ता लगेको थिएँ पम्प सु मेरो लागि लगेको थिएँ कि थर्टी एटको हो लगेको थिएँ भरे हेर्नुहोस् न त्यसले त कस्तो चेपेर नि मेरो उयो पछाडि त कस्तो उस भयो नि पिल्सेर अब रात्तै रातो रातो रातो भयो हो अन्तखेरि अब के गर्नु भाइ हजुर हजुर होइन होइन थर्टी एटै हो थर्टी एटै लाउँछु हजुर हजुर

हजुर हजुर भाइ मैला त भएको छैन साह्रै चाहिँ मैला भएको छ म त्यसलाई साफी गरेर बनाइदिई हाल्छु नि हजुर हुन्छ हजुर भाइ हजुर भाइ हजुर हजुर हजुर हजुर त्यही त अब लगाउँदा लगाउँदा त खुलिन्छ तर फेरि अब लाउँदैपछि त्यो उस भयो भने त नि पिल्सिँदै गयो भने त अब हुन्छ नि त हो

हजुर भाइ हजुर भाइ ए हुन्छ हुन्छ म पनि भाइ अब आजै त आउनु सक्दिनँ नि आज भोलि म एक दुई दिनमा आउँछु एक दुई दिन अब यही हप्ताभरिमा चाहिँ म आइहाल्छु कि अन्तखेरि उस गर्छु पनि चेन्ज गर्छु नि ल भाइ ए ए हजुर हजुर हजुर हजुर बिहिबार बिहिबार चाहिँ नआउनु है हजुर हजुर भाइ हजुर भाइ हुन्छ कि अन्त त्यसको त्यस्तै छ होला है सेम उस कलरहरू पाउँछु होला है ए पाउँछु नि ए ए डिजाइन पनि सेम पाउँछु नि हजुर भाइ हजुर भाइ हुन्छ हजुर हजुर हजुर के पो अरू चाहिँ के पो भन्न आँटेको थिएँ हौ अन्त थर्टी एट चाहिँ ठुलो हुँदैन हर्लङ हर्लङ हजुर साह्रै त हुँदैन नि नि ए ए ए अलिकति हुन्छ होला है हजुर भाइ हुन्छ हवस् हवस् हवस् हवस् भाइ हुन्छ भाइ हवस् हजुर थ्याङ्क्यु भाइ हवस् हवस् हुन्छ हुन्छ